हालैका वर्षहरूमा भारतीय अर्थतन्त्रको वृद्ध र विकासमा पहिलो त खेतीबारी आउँछ जसमा कि किसानहरूले खेत जोतेर धेरै पैसा कमाउँछन् अनि बाहिरबाट सामानहरू ल्याउनु पर्दैन अनि धेरै अरू जातिको मर मसलाहरू पनि बाहिर पठाइन्छ चिया चिया कफीहरू पनि अरू जगा पठाइन्छ अनि धेरै अर्थतन्त्र विकासहरू धेरै बेसी हुन्छ